हेलो ए दाजु अघि तपाईँको स्टोरबाट मैले हिस्ट्री बुक लिएको थिएँ मैले त्यहाँ हेर्दाखेरि कन्टेन्टहरू धेरै नै राम्रो लाग्यो इक्जाम बेस्ड धेरै नै हेल्पफुल हुने रहेछ प्रिभियस इग्जामको क्वेसनहरू पनि रहेछ एनसरहरू पनि रहेछ अनि दाजु सुन्नू न मलाई त्यस्तै जियोग्राफीको पनि बुक चाहिएको छ चाहिएको थियो अन्त छ भने मलाई प्लिज भनिदिनुहोस् न ल